हेलो यो राई फास्टफुड हो ए होइन त्यही त मैले त्यही उयो के भन्छ पुच्काहरू खानु भनेर सोचिरहेको थिएँ कि खानु मनपरिरहेको थियो त्यही भएर ठिक्कै तपाईँको स्टल पाएँ हो त्यहाँनिर उयसमा अनलाइन अन्त चाहिँ त्यही भएर तपाईँकोमा चाहिँ पुच्काहरूको दहीबडाहरूको प्राइसहरू कति पर्छ हौ दस रुपियाँको तिनवटा मात्रै साह्रै महँगो भएन र यतातिर त चारवटाहरूसम्म दिन्छ त हौ ए अन्त दहीबडाहरू चाहिँ कसरी हो त पचास रुपियाँ पर्छ अन्त अरू चाहिँ के के पाउँछ हौ चाउमिन मोमोहरू चाहिँ के बे बेच्नुहुन्छ भेज कि ननभेज दुईवटै बेच्नुहुन्छ तिनीहरूको चाहिँ प्राइस कसरी छ

तपाईँकोमा त तर साह्रै महँगो महँगो गर्दोरहेछ हौ है उयो के भन्छ अनलाइन उयो पनि हुन्छ है डेलिभरहरू हुन्छ है होम डेलिभरहरू त्यसको चाहिँ चार्ज एक्स्ट्रा लिनुहुन्छ तपाईँ ए अन्त तपाईँको तपाईँको दोकान चाहिँ कहाँनिर भन्नुभयो हजुर ए हुन्छ हुन्छ म त्यतातिर त आएको छु कि तर मैले त्यस्तो याद गरेको छुइनँ फास्टफुडहरू चाहिँ अहिले हेर्दाखेरि चाहिँ यहाँनिर देखेँ नि त कि त्यही भएर सोधेको नि ए हजुर हजुर हुन्छ होइन यहीँनिर डेलिभर गर्दा पनि हुन्छ नि हुन त हजुर हुन्छ हुन्छ हुन्छ म ए हुन्छ हुन्छ होइन चाउमिनहरू पनि यसो टेस्ट गर्दाखेरि त हुन्छ नि होइन म आउँछु नि